हेलो नमस्कार सर हजुर सर म पेज च्यानलबाट अनुराग खड्का जर्नलिस्ट बोलिरहेको छु हजुर र हामी तपाईँहरूको बगानको विषय लिएर एकदमै एकदमै तपाईँको बगानको विषयको अवस्थाहरू हजुर चाहन चाहन्छौँ है के कसो तपाईँहरूको अब चलिरहेको छ जीवनीहरू त्यसको बारेमा मलाई केही बताइदिनुहोस् न सर हजुर तपाईँको बगानको विषय

हजुर हजुर त्यही भन्नुहोस् न हजुर

हजुर सर हजुर सर

हजुर सर

हजुर सर

हजुर हजुर सर हजुर सर हजुर सर हजुर सर हजुर सर हजुर सर

हजुर हजुर सर हजुर हजुर हुन्छ सर हजुर तपाईँको कुराहरू सुनेर एकदमै दुःखमय पनि लाग्यो र खुसी पनि छु साथै र तपाईँहरूको बगानको विषयमा छिटैभन्दा छिटै हाम्रो पत्रिकामा चाहिँ आउने छ हस् त सर धन्यवाद